हालैमा माछा मार्दाखेरि मछुवाराहरूले धेरै नराम्रो गरेको हामी देख्न सक्छौँ जस्तै करेन्ट लगाउने आजकल त्यस्तो चलन छ दवाई हालेर माछा मार्ने यो कुराहरू चाहिँ धेरै चिन्तित बनाउने कुराहरू हो जो यो कुराहरूलाई चाहिँ हामीले बन्द गर्नु पर्ने हुन्छ यो खोलाहरूमा पानीहरू प्रदूषित हुनको कारणले चाहिँ मानिसहरूमा हामी देख्न सक्छौँ त्यसमा भएको माछाहरू खायो भने हामीले धेरै डिजिजहरू हुनसक्छ स्किन डिजिजहरू हुनसक्छ है